हलो

ग्यारेज हो मेक्यानिक बोलेको ए के भयो होला है गाडी

ए ठिकै छ त्यसोभए त म अहिले म अहिले एकछिनतिर आउँछु आई गरिकन त्यहाँदेखि म चेकप गर्छु गाडी त ग्यारेजभित्रै होला

सुमो ए प्यासेन्जर कुद्ने गाडी भनेपछि त्यसलाई थोरोली चेकप गर्नु पर्ने हो के ठिकै छ म आउँदै छु सुर्ता नगर्नुहोस् म आएर एकदम चेकचाक गरेर के के ल्याउनु पर्ने के नल्याउनु पर्ने त्यो हेरेर बताइदिन्छु नि म म आधी घन्टामा अब त्यो कति लाग्छ म अहिले भन्न सक्दिनँ के त्यो कति लाग्छ कुन्नि यहाँ डुबाइसक्यो म त्यो के पो अरे यो अब त्यहाँ गाडी अब चेक गरेर खोलखाल पारेर हेर्छु पछि पो थाहा लाग्छ कति के हो के पुर्जा पार्टहरू फेर्नु पर्ने हो कसो हो त्यति बेला मात्र थाहा पाउँछ र आएर म हेरिदिन्छु अनि त अनि त मत्रै भन्न सक्छु त्यो कति लाग्छ के लाग्छ चक्का यो फेर्नु अब चक्का फेर्नु अब नयाँ टायरको दाम चैँ अहिले सात हजार रुपियाँ पर्छ नयाँ टायरको दाम सात